हाम्रो गाउँमा चाहिँ अहिले पुरै पर्यटकहरू आउनु थालेको छ त्यही कारणले गर्दाखेरि चाहिँ हामी चाहिँ यहाँनिर लिम्बूहरू बेसी छ र हामी लिम्बू नाच र त्यो च्याब्रुङ नाच भन्छ अन्त अर्को राईहरूको सबैको हामी हामी नाच प्रदर्शन गर्छन् तिनीहरूलाई अन्त तिनीहरूले पनि हाम्रो सबै कल्चरहरू बुझ्नु प्रयास गर्छ र त्यसमै हामी खुसी भएर उसलाई सबैलाई हामी आफ्नो नाचहरू देखाउँछौँ त्यसमा चाहिँ खुलेर तिनीहरूले पनि आफ्नै सोचेर सबै कुराहरू मनोरञ्जन लिन्छ सबै कुराको हामीले गरेको अन्त त्यो प्रदर्शनहरू हाम्रो सबै कुराको हाम्रो त्यो ड्रेसहरू जुन चाहिँ तिनीहरूले कहिल्यै देखेको थिएन जुन चाहिँ हामीले त्यो ओर्नामेन्टहरू लगाउँछौँ त्यस्तोहरू